हेलो तल दोकानबाट बोल्नु भएको है मैले हिजो तपाईँकोबाट मेरो त्यो जुन वाइरिङको सामानहरू लिएको थिए बल्बहरू थियो तपाईँको यो जति सामानहरू लिएको थिएँ हो तपाईँले मलाई वारेन्टी लिएर लेखेर दिनु भएको थियो एउटा बल्बहरूको त्यो बल्ब दुई तिनवटा काम गरेको छैन तपाईँले त्यसको वारेन्टी त लेख्नु भएको छ एक सालको भनेर मेरोबाट तपाईँले एक एक सौ रुपियाँ गरेर पनि लिनु भयो बल्बको दाम एलइडी लाइट भनेर लिनु भएको थियो तर यो त दुई तिनवटा काम गरेको छैन हो अनि अब म त घरि घरि त्यहाँ तपाईँको दोकानमा आइरहनु सक्दिन किनभने म त अब निक्कै टाढो पनि हो हो अनि तपाईँले मान्छे पठाइदिनु हुन्छ कि यो सामान मैले कसरी रिटर्न गर्नुहुन्छ कि नभए आएर मेरो यो काम गरिदिनु हुन्छ यो वाइरिङ पनि बराबर भएको छैन हो तपाईँले आएर हेरिदिनुहोस् कि मेरो पैसा फर्काइदिनुहोस् मेरो पैसा चाहिँ त्यसै आएको होइन हो अनि यो बल्बहरू काम गरेको छैन तपाईँको हेर्नुहोस् त राम्रो अब एलइडी लाइट भनेर तपाईँले दिनु भयो यो मतलब वारेन्टी पनि लेखेर दिनु भएको छ वारेन्टी अनुसार त बल्नुपर्ने तर तपाईँको बल्बै जलेको छैन हो तपाईँ ले आएर हेरिदिनुहोस् चेक गरिदिनुहोस् होइन तपाईँले वारेन्टी दिनु भयो तपाईँले चेक गर्नु भयो मेरै मेरै अगाडि बालेर पनि दिनु भएको ठिकै छ तर अब वाइरिङ गरिदिनु भएको तपाईँले हो लाइन बल्ब दिनु भएको छ तपाईँले अब बलेन जुन आएर चेक गरिदिनु पऱ्यो नि त तपाईँले त्यो वारेन्टी दिएको अनुसार होइन बल्ब दिएको अनुसार त तपाईँले चेक गरिदिनु पऱ्यो हेरिदिनु पऱ्यो नि हजुर सबै चेक गरिदिनुहोस् न तर म यो सबै खोलेर तपाईँलाई म जिम्मा दिनेवाला छु किनभने म यो सब यस्तो राख्दिन झमेला कामहरू तपाईँले आएर चेक गरिदिनुहोस् र जति पनि बलहरू बलेको छैन त्यो मलाई रिटर्न गरिदिनुहोस् या अर्को मलाई दिनुहोस् हुन्छ धन्यवाद धन्यवाद